मलाई मन पर्ने खाना चाहिँ हाम्रो जातीय खाना हो वाचिप्पा जसलाई चाहिँ तिते पनि भनिन्छ यो चाहिँ हाम्रो राई लिम्बूहरूको अब जातीय खाना हो जहाँ पनि पूजाहरूमा पनि हाम्रो राई लिम्बूको पुजाहरू हुँदा चाहिँ यही खाना बनिन्छ वाचिप्पा तिते पनि भन्ने गर्छ मलाई चाहिँ यो खाना घरमै बनेको मन पर्छ मिठो लाग्छ अझै खोर्सानीहरू हालेर मजाले बनाएको यो चाहिँ हाम्रो कुखुराको रौँले बनिने गर्छ यसलाई चाहिँ कसरी बनाउँछ भन्दा चाहिँ आगो बालेर चुल्हामा आगो बालेर चाहिँ कुखुराको त्यो रौँसँगै यसरी डढाएर त्यसलाई कोइला जस्तै बनाएर चाहिँ यसरी हातले मसारेर पिसेर मजाले निकाल्छ त्यहाँदेखिको चाहिँ त्यसलाई तेलमा प्याजहरू अलिकति कुखुराको मासुहरू भु हालेर भुटेर भातसँग बनाउने गर्छन् यो चाहिँ एकदमै मिठो हुन्छ यो चाहिँ एकदम ट्रेडिसनल राईको होस् लिम्बूको खाना हो जातीय खाना हो मलाई असाध्यै मन पर्छ यो एकदम पिरो हालेर यो चाहिँ जहिले पनि बनिने गर्छ मिठो हुन्छ अनि यलाई चाहिँ बनाउँदा चाहिँ कुखुराहरू चाहिँ ब्रोइलरहरू होइन यो चाहिँ यसलाई बनाउँदा चाहिँ घरेलु कुखुरा हुनुपर्छ त्यसको रौँ मजाले डढाएर बनाउँछ एकदमै राम्रो हुन्छ राम्रो मिठो हो सबैले मन पराउने एकदम जातीय खाना यो खाना चाहिँ सबैको घरमा प्रायै अब त्यस्तैहरू हुँदा पाक्छ अब मेरो यो म अब किरात उयेसबाट बिलोङ गर्छ अनि यहाँकै अनि यहाँ किरातहरूको पूजा हुँदा चाहिँ हाम्रो यो मेरो यो असाध्यै मन पनि यो जातीय खाना हो वाचिप्पा चाहिँ बनिएकै हुन्छ एकदमै राम्रो सबैले मन पराउने जे हुन्छ किरातहरूको लिम्बूहरूको राई लिम्बूको जे अब पूजाआजाहरू हुन्छ जसमा पनि यो वाचिप्पा चाहिँ बनिएकै हुन्छ एकदम यो बनाउनै पर्ने एकदम जातीय खाना हो सबै हुँदा राम्रो मिल्ने मलाई चाहिँ एकदम असाध्यै मन पर्छ यो चाहिँ यसलाई चाहिँ यो वाचिप्पा चाहिँ एकदमै मिठो हुन्छ घरेलु कुखुराको मात्रै हुने हो ब्रोइलरहरूको हुँदैन घरेलु कुखुरा चाहिँ घरेलु कुखुराको मासहरू पनि हुन्छ एकदमै मिठो पिरो गरिनँ डल्ले खोर्सानीहरूसँग एकदमै मिठो हुन्छ पिरो